मैले हेर न लुगा किनेको थिएँ कि लाइफ स्टाइलबाट एउटा एउटा सर्ट किनेको थिएँ कि भगवान भन न अब के भन्नु लुगा धुँदाखेरि पनि यसरी अलिकति अलिकति झुट लाउँदाखेरि पनि फाटिजाने खालके हो टाँकहरू पनि सबै चुट्टिजाने कलरहरू पनि सबै उडेको हो अब गरममा पनि लाउनु नहुने शीतलमा पनि नलगाउनु हुने हो कस्तो ट्याप ट्याप टाल्लिने गरममा लाउँदाखेरि त सर्टहरू सर्ट त कस्तो अब बित्थामा किनेछु जस्तो लागेको नि अब तँ जाँदाखेरि चाहिँ कहिले पनि नकिन है लुगा त्यहाँनिर त्यो दोकानमा चाहिँ सर्टहरू चाहिँ भगवान कस्तो डरलाग्दो कि सर्ट त च्यात्तिएर एकैछिनमा बित्थामा किनेछु जस्तो लागेको नि अहिले पो